हेलो ए हजुर मैले तपाईँलाई फोन मगाउनको लागि कल गरेको थिएँ कि तपाईँकोमा कुन कुन फोन छ होला है हजुर हजुर हजुर ए तपाईँहरूले अर्डर गर्नुभएको कति दिन बाद आउँछ होला हजुर ए तपाईँहरूले अर्डर गरेर तपाईँहरूकोमा पहिला आउँछ कि हाम्रोमै अर्डर डाइरेक्ट गरिदिनु हुन्छ

हजुर हजुर हजुर हजुर ए पन्ध्र दिन बाद आउँछ है होइन म छिट्टै चाहिएको थियो अर्डर गरिदिनु हुन्छ है

हजुर हजुर आइफोन ट्वेल्भ हजुर ह होइन

हजुर

हजुर हजुर हजुर हजुर होइन मलाई चाहिँ त्यही चाहिएको कि हुन्छ हजुर हजुर अर्डर गरिदिनु होस् न ल हुन्छ म तपाईँ नाम रोशनी हुन्छ म तपाईँलाई कन्ट्याक्ट गर्दै गर्छु नि ल हुन्छ हुन्छ हुन्छ थ्याङ्क्यु